हेलो औ देवन्ती ए म त घरमा छु नि भन त जानु पर्छ पनि घुम्नुको लागि सुन न हौ त्यो जलपाइगुडीमा पनि राम्रो नेपाली रेस्टुरेन्ट छ अरे कि अन्त त्यहाँ हामी जाऊँ न हो नानीहरूलाई पनि लैजाऊँ है अहिले गर्मीको बेला छ दिउँसोतिर गयो भने चाहिँ हामी नानीहरूलाई नलैजाऊँ कि अब बेलुकातिर भयो भने चाहिँ नानीहरू तिम्री तिमी पनि आफ्नो घरको फ्यामिलीलाई लैजाऊ म पनि लगेर नि त्यहाँ मजाको पुरा दामी पाउँछ अरे हो रेस्टुरेन्ट सुनेको कि पुरा राम्रो छ भनेर हो खानाहरू पनि धेरै आइटमहरू पाउँछ अरे अन्त जाऊँ न अन्त हामी त्यहाँ गएर है हेरौँ न खाएर पनि विचार गरौँ कस्तो चाहिँ रहेछ हो त्यो रेस्टुरेन्टमा धेरै चिजहरू पाइन्छ अरे अन्त नानीहरूलाई पनि लगेर है अन्त जाऊँ सल्लाह गरौँ न कहिले चाहिँ जाने हो गाडी रिजर्भ गरेर जाऊँ न त होइन अलिक टाढो छ नि त यहाँबाट त्यही त ल ल ल ल त्यही त त्यही भनेर तिमी चाहिँ कस्तो राम्रो छौ होइन त्यही भन्नुलाई फोन गरेको नि त सल्लाह गरौँ भनेर हो ल ल ल ल त्यही त सल्लाह गर्नु पर्यो अन्त जानु पर्यो त्यही त ल ल ल ल त्यही त अहिले त अलिक गर्मी पनि छ नानीहरूको इक्जाम पनि छ हौ त्यही त छिटो जाऊँ न यसो सुनेको नि त धेरै राम्रो छ भनेर है अब त्यही त धेरै राम्रो छ प प पाइन्छ अरे खानाहरू पनि एकदम फ्रेस राम्रो अरे हो धेरै आइटमहरू सब बर्गरहरू सब पाउँछ अरे ममको आइटमहरू थुक्पाहरू हो अन्त त्यही त अब नानीहरूलाई पनि धेरै हामी रमाइलोहरू त्यहाँ घुम्ने ठाउँहरू पनि छन् घुमौँ त्यहाँ होटेलमा रेस्टुरेन्टमा गएर खाएर घुमघाम गरेर आऊँ न ल ल ल ल त्यही त त्यही भनेर सल्लाह गरेको नि ल ल ल ल ल पार्कतिर गएर है यसो लुगा फाटाहरू अब दसैँ पनि त आउनु आँट्यो यसो सपिङहरू गरौँ है है घुमघाम गरेर आऊँ न नानीहरूलाई पनि धेरै रमाइलो हुन्छ हामीलाई पनि यसो मनहरू भुलिन्छ पनि हामीलाई पनि र रमाइलो हुन्छ है लानु पर्यो नि त अब नानीलाई लाँदाखेरि बुढालाई पनि त लगेर जानु पर्यो नि त कहाँ छोड्नु बुढालाई फेरि बुढालाई लगेन भने त फेरि घरमा आएर खानाहरू पकाउनु पर्छ त्यही खाने के त्यहाँ गए पछि बल्ल बल्ल गएको अन्त त्यही घुमघाम गरेर खाइवरी आउनु पर्यो नि त तिमी पनि बोक्नु नि त ल ल ल ल ल हुन्छ